धेरै जस्तो केटा केटी आजकलको सान सानोलाई फोटोग्राफीमा पुरा इन्ट्रेस्ट लागेको छ कतिले त अब प्रोफेसनल पनि गर्न चाहन्छन् तर त्यसमा चाहिँ अब हामीले देख्छ पहाडको त्यो पिक्चर हामीले जुन चाहिँ क्लिक गर्छ त्यसमा धेरै अब हुन्छ नि हामीले त्यो टेक्स्चरहरू कस्तो दामी कस्तो दामी न जगाहरू कस्तो कस्तो दामी चरा फुलहरूको पिक्चर हामीले जब क्लिक गर्छ देख्दाखेरि कस्तो रियल देख्ने हुन्छ अन्त पहिलाको टाइम त ब्ल्याक एन्ड ह्वाइट हुन्थ्यो त्यति देखिन्थेन होइन अन्त अहिले त धेरै प्रकारको क्यामराहरू छ जसले चाहिँ जुम गर्दाखेरि अब पहाडहरू छेउ छेउमा नजिकैमा देख्छ अब हिमालहरू जस्तो अब देख्छ त्यसको बादलहरू त्यो सबै हामीले देखिन्छ अन्त अहिले दार्जिलिङको त्यो टोय ट्रेनहरू जो चाहिँ हामीले क्लिक गर्छ त्यसमा त्यो इफेक्ट आएकोले गर्दा कस्तो राम्रो नजरिया देखिन्छ अन्त अब यही भन्न चाहन्छु कि कि प्रोफेसनल नै गरे भने धेरै फाइदा छ किनभने कति मान्छेहरू फोटो खिच्न आउँछ त्यो फोटोग्राफीलाई आफ्नो प्रोफेसनल बनायो भने पैसा पनि धेरै कमाउने हुन्छ आफ्नो घर बार पनि चलाउन सकिन्छ अन्त के भन्छ त्यसले गर्दाखेरि आफ्नो प्रोफेसनल आफ्नो इमेजिनेसन पनि धेरै जागरूकता हुन्छ अन्त जसले गर्दाखेरि चाहिँ हाम्रोमा त्यो थिङ्किङ पावर त्यो इमेजिनेसन पनि धेरै बढेर जान्छ हामी धेरै प्रकृति विषयमा पनि एकदम नजिकै हुन्छौँ जहाँ अब किनभने हामीले त्यो प एनिमल्सहरूको त्यो रुख पातहरूको त्यो पिक्चर सन सेट हरूको पिक्चर क्लिक गर्दाखेरि पनि धेरै जस्तो मान्छेहरूले मन पराउँछ अन्त हामीलाई पनि धेरै खिच्न मन लाग्छ अब त्यसलाई निरन्तरै गर्न सकिन्छ हामीले किनभने निरन्तरै गरिरह्यो भने पनि हाम्रो फोटोग्राफीको स्किलहरू पनि एकदम राम्रो हुँदै जान्छ हो अन्त हामी के त्यो फोटोग्राफीलाई अघि बढाएर जाने हामी अरूहरूलाई पनि सिकाउन सकिन्छ यसरी क्लिक गर्नु यसरी यस्तो साइजमा यस्तो ठुलो पारेर अन्त ए यसलाई यतिको एङ्गलमा राखेर यसरी क्लिक गर्नु त्यसले गर्दाखेरि राम्रो टेक्स्चर देखिन्छ राम्रो न भ्यु पोइन्टहरू आउँछ भन्ने